हाम्रो ठाउँमा धेरै प्रकारका चराहरू आउँछन् चरा धेरै प्रकारका हुन्छन् कल्चुडा पनि हुन्छन् कालो हुन्छ्न् बिहानै उठेर कराइरहेको हुन्छ बिहानै उठेर कराइरहेको हुन्छ तर हाम्रो यहाँ गाउँमा चाहिँ कम्ती आउँछ तर अलिकति फारसमा गएपछि पुरा कल्चुडा हुन्छ जङ्गलमा चराहरू देखिन्छ तर त्यो यहाँनिर पनि परेवा हुन्छन् रुप्पी हुन्छन् चराहरू बकुला हुन्छ बकुला पनि उडेर छ्याप्पै जाँदाखेरि कस्तो राम्रो देखिन्छ सेतै फुल फुलेको जस्तो बकुला धेरै चराहरू आउँछन् हाम्रो यहाँनिर परेवा पनि हुन्छ धुरीमा कुरकुर गरिरहेको हुन्छ बिहान तिन बजीदेखि नै कुखुरा पनि बासिरहेको हुन्छ बिहानै कुखुरा पनि कराउँछ अनि काग हुन्छ अनि चिल हुन्छ गिद्ध हुन्छ कल्चुडा कल्चुडा त भनिसकेँ हौ गएँ